हेलो मैले तपाईँहरूको रेस्टुरेन्टबाट चाहिँ दिउँसोको लन्च मगाएको थिएँ तर अझैसम्म आइपुगेको छैन अहिले साढे दुई भइसक्यो अनि मैले चाहिँ दुई बजीको मगाएको थिएँ अनि म चाहिँ यो सोध्न चाहन्छु कि तपाईँहरूको रेस्टुरेन्टको अर्डरहरू चाहिँ यसरी नै ढिलो आउँछ कि मेरो मात्रै यसरी ढिलो गरदिनु भएको

म चाहिँ यो भन्न चाहन्छु कि यो जान्न चाहन्छु कि यो रेस्टुरेन्टमा चाहिँ यो रेस्टुरेन्टमा तपाईँहरूको रेस्टुरेन्टमा चाहिँ सामानहरू चाहिँ यसरी नै ढिलो आउँछ कि मेरो मात्रै यसरी ढिलो गरिदिनु भएको अनि अहिले चाहिँ साढे दुई भइसक्यो अनि अझैसम्म मेरो डेलिभर आएको छैन हजुर आएको छैन अनि मलाई चाहिँ यो अडर्र चाहिँ चाँडैभन्दा चाँडै चाहिएको छ अनि म यति प्रयास गर्छु कि तपाईँहरूले यो मेरो अर्डर चाहिँ एकदम चाँडैभन्दा चाँडै ल्याइदिनुहुन्छ भनेर